गाउने क्रममा शरीर र अनुहारको हावभाव कस्तो हुन्छ अब कसरी प्रयोग गर्छ भन्ने क्रममा म के भन्न चाहन्छु भने हामी दुई प्रकारको तत्व हुन्छ हामीमा एउटा भाषिक तत्व हुन्छ एउटा परिभाषिक परभाषिक तत्व हुन्छ एउटा लिङ्गुइस्टिक हुन्छ भने एउटा प्यारालिङ्गुइस्टिक हुन्छ त्यस अनुसार चाहिँ के हुन्छ भन्दाखेरि हामीले जस्तो प्रकारले हाम्रो अङ्ग सञ्चालन गर्छौँ त्यस अनुसार हामीले हरेक एउटा गानामा हाम्रो अङ्ग प्रत्यङ्ग सर्वाङ्ग प्रयोग गर्छौँ हाम्रो अनुहारको हाम्रो अनुहारको त्यसलाई के भन्छ सेप भनौँ कि के भनौँ कस्तो प्रकारले हामीले हामीले चर्को गाना छ अथवा हामलाई नाच्न नाच्ने खालको गाना छ भने म नाच्दै नाच्दै पनि गाउँछु अथवा दुखःको गाना छ भने म बिस्तारै सानो पाराले सुन्न सक्छु मलाई खुसी लाग्ने गाना छ भने म उफ्रिँदै अथवा कराउँदै म मेरो हातहरू हल्लाउँदै मेरो खुट्टाहरू उफ्रिँदै मेरो अनुहारको एक्सप्रेसनहरू चेन्ज गर्दै खुलेर गाउँछु अनि अब हावभाव कसरी प्रयोग गर्नुहुन्छ भन्दाखेरि कतिलाई म गाउँदा गाउँदै साथीहरू छेउमा छ भने हिर्काइ पनि पठाउँछु त्यस अनुसार मेरो गाना अनुसार अथवा गीत अनुसार मेरो हावभावहरू सञ्चालन हुन्छ